भारतको सबैभन्दा लोकप्रिय खेलहरूमध्ये पहिला फुटबल अनि क्रिकेट कबड्डी हकी अनि अरू थुप्रै खेलाहरू खेलहरू छन् र देशका सबैभन्दा प्रसिद्ध धावकहरूमध्येमा सबैभन्दा पहिला मिल्खा सिंह र केटीहरूमा पिटी ऊषा र अहिले फिलहालमा चाहिँ अमलान बोरगोहेन छ